बाल्यकालमा स्कुल पढ्दाखेरि अब यही प्राइमेरी स्कुल अलिअलि पढ्यौँ अब ठुलो स्कुल त त्यहाँदेखि त पढ्नु त सकिएन पाइएन अब घुमफिर गर्नुमा त्यही अलिकति पाखा गाउँकै अब दाजुहरूले दिदीहरूले उनीहरूले लानुहुन्थ्यो यसो पिक्निकहरू खेल्दाखेरि अलिकति टाढो गएकोमा अब त्यतिबेला गाडीको बाटोहरू थिएन अब हिँडेर जानुपर्ने हिँडेर आउनु पर्नेहरू ज त्यति बेला त्यस्तो बाटो थियो अन्त अलिकति गाउँभन्दा अलिक टाढो अब अलिक टाढो भन्दा पनि त्यस्तै ढेड दुई किलोमिटर त्यस्तै दुई दुई ढेड दुई माइल जस्तो टाढो गएर चाहिँ त्यसरी पिक्निकहरू खेल्न जान्थ्यौँ उनीहरूले लान्थ्यो उनीहरूले पकाइतुलाई गरिदिन्थ्यो फकाउँथ्यो पियाउँथ्यो उनीहरूले ल्याउँथ्यो त्यहाँदेखि अरू पाखा जता अब त्यति त्यतिबेला तेति टाढो त गाको नि त छैन अनि त्यति बेला जाने उयो पनि बाटो घाटो पनि थिएन त्यति प्रायः अरूहरू पनि जाँदैन पनि थियो त्यसले गर्दा त्यति चाहिँ यसो गाउँ वरिपरि अलिकति यसो दुई माइल जस्तो टाढामा चाहिँ घुमेर पिक्निकहरू खेल्थ्यौँ रमिताहरू हेर्थ्यौँ